हेलो थानाबाट बोल्नु भएको ए सुन्नुहोस् न मेरो यहाँ घरको छेउमा एउटा साथीको घर चाहिँ उनीहरू कहाँ गएका थिए घर ताला मारेर तर यहाँ चोर पसेर पुरा खिड्की सिड्की तोडेको रहेछ अनि अलिक आएर यसो हेरिदिनु न मान्छे पनि छैनन् हजुर म यहाँ मिलन मोडबाट हजुर हजुर चम्पासरीदेखि भित्र आएर देवीढाङ्गा आउँछ त्यहाँदेखि कोलाबारी अनि मिलनमोड यो चाहिँ हिजो बेलुका हजुर हजुर चोरहरू त हामीले देखेनौँ तर बिहान बेलुका चाहिँ राम्रै थियो बिहान यसो हेर्दाखेरि चाहिँ तोडिराखेको रहेछ खिड्कीहरू भत्केको देखेर यसो हेरेको पुरै खिड्कीहरू तोडिदिएको रहेछ अन्त घरमा मान्छे पनि छैनन् कहीँ घुम्न गएका छन् त्यसले गर्दाखेरि नि अब हामी पडोसीमा हामी नै छौँ छिमेकी अब यसो याद त गरिदिनु पऱ्यो

हामी भित्र त पसेका छैनौँ के के लगेको छ छैन अब घर मालिक नहुँदा पस्नु पनि अप्ठ्यारो त्यही भएर हामी भित्र चाहिँ पसेका छैनौँ बाहिरैबाट हेरेको खिड्की तोडिएको छ त्यो ग्रिलहरू पनि अलिक भत्काको छ अनि के के चोरी त भएकै हो त्यही भएर नि अब भित्र त पसेको छुइनँ मालिक नहुँदा पस्नु पनि अप्ठ्यारो हजुर घर छेउमै छ बेसी टाढो पनि होइन उनीहरू कहीँ तीर्थ यात्रा गएको छन् टाढै गएको छन् यसो तीर्थ भ्रमण गर्नु गएको छन् यिनीहरू एक हप्ता जस्तो भयो होला हौ गएको चोर त कसैले पनि देखेको छैन तपाईँ कहिले आउनु हुन्छ यहाँ हेर्नलाई

हजुर

हजुर सक्छु यहाँ मिलनमोडमा आएर अलिकति अगाडि आउनुपर्छ अनि त्यहाँ कोराइबारी स्कुल छ एउटा पुलको राइट साइडतिर छ हाम्रो घर कराइबारी स्कुलको राइट साइडतिर हजुर हजुर हजुर आउनुहोस् न हजुर हजुर हजुर हजुर

हजुर हुन्छ हुन्छ हुन्छ आउनुहोस् ल हामी बाटो हेरिरहेको छौँ हजुरको हुन्छ उम्